युवाको बेरोजगार अब बेरोजगारी भनेपछि नै के भनौँ अब अनइम्प्लोइमेन्ट होइन अनि यो अनइम्प्लोइमेन्ट भन्ने चाहिँ एउटा यस्तो कुरा हो जसमा चाहिँ अब मान्छे अब कति कति पढेर होइन कति कति गरेर पनि अब बेरोजगार भएर घरमा बसिरहेको छ कति होइन कति अब बाहिर बाहिर सानो सानो आफूले पढेकोभन्दा कम्ती कम्ती उइसमा काम गरिरहेको छ होइन आफूले जस्तो पढेर पाउनु पर्ने काम त्यस्तो पाइरहेको छैन होइन अन्त यतातिर त झन् अब सिटिजतिर अब अर्कै हो होइन सिटिजतिर गएपछि अब सानसानो कामहरू गरेर भए पनि यता उता होइन अब सानसानो दोकानतिर काम गरेर भए पनि गरेर खाइरहेको हुन्छ तर अब यता हिल्सतिर चाहिँ अब त्यस्तो हुँदैन होइन अब स्पेसली दार्जिलिङतिर अब कतिवटा फेसिलिटीहरू हुँदैन होइन कतिवटा अब भनेको जस्तै अब आफूले पढेको जस्तै त्यस्तो काम पाउँदैन हो अन्त अब त्यो अब ठाउँअनुसार पनि हुनुसक्छ या त माने मान्छेको भाग्यअनुसार पनि हुनुसक्छ होइन मान्छेको कोसिसअनुसार पनि हुनुसक्छ अब अब यस्तो हो अब कतिजना हुन्छ अब राम्रो पढ्ने राम्रो गर्ने तर अब तिनीहरूले पनि अब काम पाइरहेको हुँदैन हुन्छ नि अब त्यस्तै रिजर्भेसनहरू पनि त्यस्तै हुन्छ होइन एसटी एससीलाई पहिला दिइहाल्छ होइन अन्त ओबिसी जेनरलहरू चाहिँ पछाडि हटिहाल्छ होइन त्यो रिजर्भेसन राख्नु पनि एउटा बेरोजगारीको कारणै हो भनौँ न

तिनीहरूको रिजर्भेसनले गर्दा तिनीहरूले छिट्छिट्टो काम पाइहाल्छ होइन अन्त म चाहिँ भन्छु अब त्यो रिजर्भेसन राख्नु पनि अब अब कतिवटा कुरामा ठिकै हो रिजर्भेसन राख्नुपर्छ तर अब मार्क्स हेरेर मेरिट हेरेर मेरिट बेसिसमा पनि गर्नुपर्ने हो खासमा हो भने चाहिँ होइन एसटी र एससीलाई चाहिँ कटअफ पनि कम्ती हुन्छ होइन तर अब जेनरल ओबिसीलाई कटअफ पनि बेसी अनि फर्म भर्दाखेरि पैसा पनि बेसी एसटी र एससीलाई चाहिँ फर्म भर्दाखेरि पैसाहरू पनि कम्ती हुन्छ होइन अब कतिजना हुन्छ नि त अब अब पैसा नहुने होइन कतिजनाको घरमा अब पैसा कम्ती हुन्छ होइन तर अब तिनीहरूले कतिजनाले अब फर्महरू भर्नु भर्ने पैसा हुँदैन होइन फर्म भर्ने पैसा नहुँदाखेरि तिनीहरूले अब जेनरलले त अब जेनरललाई त बेसी गर्छै गर्छ फर्मको पैसाहरू होइन अन्त त्यही भएर चाहिँ अब एसटी र एससीहरूलाई चाहिँ अब बेसी एम्पोई एम्प्लोइमेन्ट पाउँछ तिनीहरूले हो अन्तखेरि जेनरलहरूले चाहिँ अब त्यति पाउनु गाह्रो पर्छ होइन जतिसुकै कोसिस गरेको होस् न तर अब एसटी र एससीले खाइदिइहाल्छ अब हैन अन्तखेरि त्यही कारण चाहिँ म भन्छु अब मेरिट बेसिसमा पनि हेर्नु पर्ने हो खासमा हो भने चाहिँ होइन अब जसले जति पढेको छ त्यसले त्यस्तै खालको काम पाउनु पर्ने हो होइन जसले कम्ती पढेको छ त्यसले त्यस्तै खालके काम गर्नु पाउनु पर्ने हो अन्तखेरि अब गभर्मेन्टले अब उयो पनि गरिदिनु पर्ने हो अब जहाँ जहाँनिर अब बेसी एम्प्लोइमेन्ट चाहिएको हुन्छ होइन त्यहाँनिर त इम्प्लोइमेन्ट गर्ने चिजहरू पनि हुनु पर्यो नि त अब जस्तै मलहरू भयो फ्याक्ट्रीहरू भयो त्यसमा पनि गरेर खानु त सक्छ नि त अब त्यस्तो नपढ्नेहरूले होइन अब त्यस्तोतिर अब सेल्सतिर गरेर खानु पनि सक्नु सक सक्छ होइन तर अब अब मल्सहरू पनि कम्ती छ कोही कोही ठाउँमा मात्रै छ मेन मेन सिटिजतिर मात्रै छ अन्तखेरि अन्तखेरि त्यो अब रेसर्टहरू बनाएर होइन रेसर्टहरूतिर काम गर्नु पनि सक्छ कतिजना मान्छेले होइन अन्तखेरि त्यहाँदेखिको अब मल्सहरू भयो फ्याक्ट्रिजहरू भयो अब के के म्यानेजमेन्ट अफिसहरू हुनु पर्यो होइन अब उयो युवाहरूलाई एम्प्लोइड गर्नुको लागि होइन अन्त अब जति सक्दो अब के हुनुपर्यो भन्दाखेरि चाहिँ यहाँनिर अब राम्रोसँगले थुप्रै चिजको उयोहरू हुनु पर्यो नि अब होइन अब जस्तै दार्जिलिङतिर त ठाउँहरू पनि अब सानो छ होइन त्यो पार्किङहरू गर्नु पाउँदैन होइन अन्त त्यसको लागि मज्जाले पार्किङ एरियाहरू बनाइदिनुपर्यो होइन पार्किङ एरिया पार्किङहरू गरेर त्यहाँनिर अब गार्डहरू राख्नु पनि सक्छ होइन कतिवटा सेक्युरिटीहरू राख्नु पनि सक्छ त्यसमा काम पनि पाउनु सक्छ होइन अनइम्प्लोइडहरूले अब क्लास टेन पास गरेकोहरूले पनि अब सेक्युरिटी गार्डतिर त हुनु सक्छ नि त त्यस्तो हुनुपर्यो होइन अब त्योभन्दा अलिकति ठुलो त्योभन्दा अलिकिति बेसी होइन अब म्यानेजरहरू भयो केकेहरू भयो अब जब त्यो ठाउँमा केही फ्याक्ट्रीहरू छ केही मलहरू छ भने त त्यहाँ अब काम गर्नु होइन काम एम्प्लोइमेन्टको उयो हुन्छ जग्गा हुन्छ अब त्यहाँ काम गर्ने छैन अन्त फ्याक्ट्रीहरू नै छैन मलहरू नै छैन अब त्यस्तो केही कुरै छैन जसमा चाहिँ काम पाउने होस् भने भने त अन्त त्यसै पनि अब अनइम्प्लोइडको उयो बडदै जान्छ होइन अब गर्मेन्टले चाहिँ यस्तो उयो गर्नुपर्यो यस्तो सोचेर गर्नुपर्यो जसमा कि सानो नपढ्नेहरूले पनि काम पाओस् होइन जसमा कि त्योभन्दा अलिकिति ठुलो क्लास टेनहरूसम्म पढ्नेले पनि काम पाओस् त्योभन्दा ठुलो क्लास टुवेल्भहरूले पढ्नेले पनि काम पाओस् त्योभन्दा ठुलो एमएहरू गर्ने या ग्राजुएटहरूले पनि गर्ने काम पाउने चाहिँ त्यस्तो चाहिँ अब गर्मेन्टले बुद्धि लाएर के गरेर हुन्छ बनाउनु पर्यो अन्तखेरि रिजर्भेसन त्यो उयो चाहिँ अलिकति उयो छ होइन अब जस्तोसुकै अब होस् न या त त्यो पढेको पढ्ने मान्छे होस् या त नपढ्ने मान्छे होस् तर पनि तिनीहरूले अब तिनीहरूको कोटाले गर्दाखेरि तिनीहरूले काम पाइहाल्छ हो अब तिनीहरूलाई अलग्गै छुट पनि भइहाल्छ उयो पनि कम्ती सबै कुरोमा कम्ती हो पैसा तिर्नु पर्ने पनि कम्ती मार्क्स ल्याउनु पर्ने पनि कम्ती होइन अन्तखेरि अरूलाई जेनरल ओबिसीलाई चाहिँ त्यसले मार्क्स भक्कु ल्याएको होस् त्यसको कटअफ बेसी ए कम्ती नै ए बेसी नै भएको होस् तर पनि त्यसलाई काम पाउनु चाहिँ साह्रो पर्छ किनकि त्यो ओबिसी र जेनरलमा चाहिँ हुन्छ त्यही कारणले चाहिँ ओबिसी ए एसटी र एससीमा मात्रै फोकस नगरेर सबैमा फोकस गर्नुपर्छ सबै क्लासलाई फोकस गर्नु पर्ने चाहिँ एउटा चाहिँ गभर्मेन्टले चाहिँ राम्ररी उयो गर्नु पर्यो